नेपाली भाषा व्याकरणको कुरा गर्नुपर्दाखेरि नेपाली भाषाको जुन व्याकरण छ त्यो अति नै बृहत रहेको छ र नेपाली भाषा लाई हामीले हेर्नु हो भने र यसको उच्चारणहरू गर्नु हो भने एकदमै यासको बृहत भन्दा पनि अति नै बृहत छ र यसमा हामीले एकदमै प्रशस्त मात्रामा हामी शब्दहरू पउँछौ अनि जुनै पनि अवस्थालाई वर्णन गर्नको निम्ति पनि हामीसँग शब्दहरू छ भने त्यस्तै प्रकारले कुनै पनि कुरोलाई बुझाउनु पर्छ भने त्यसमा हामी त्यो भाषालाई सही प्रकारले प्रष्ट तरिकाले राख्नु हो भने हामीसँग व्याकरण पनि हामीसँग रहेको छ